मलाई मन पर्ने माछाहरूमा घुर्सिङ्गी हिले पोटी माछाहरू हुन् र मानिसहरूले मन पराउने रुचाउने माछा माछा चाहिँ छानामा मन पर्ने माछा चाहिँ जस्तै इलिस माछा भयो रहु माछा कत्ला माछा यी सबै माछाहरू हुन्